तपाईँकोमा यसो फु फुलहरू छ हो फुलहरू छ तपाईँकोमा मलाई फुलहरू अँ रोजहरू पनि चाहिइरहेछ वेडिङ प्लानहरूको लागि हजुर अब यस्तो सजाउनुको लागि त थुप्रै चाहिइरहेछ अँ यति मलाई वेडिङ हल सजाउनु छ गाडीलाई पनि सजाउनु छ त्यस्तो तपाईँकोमा कति होला यस्तो फुल थुप्रै छ होला नि मलाई मलाई नि कलर कलरको फुल चाहिइरहेको छ सजाउनुको लागि

ऊ यो चाहिँ प्याक गरिदेऊ न यस्तो कति पुग्छ होला त्यस्को दाम कति हुन्छ

पचास हजार अनि डेकोरेसन गर्नेले फुल पठाइदेऊ ल

रोज फुल अनि त्यस्तो लिलीहरू पनि पठाइदेऊ थ्याङ्क्यु